हेलो हेलो के गर्दैछ ए अनि अब पनि सक्यो अब कुन चाहिँ कलेज पढ्ने त अनि अँ ए अनि मलाई त त्यति टाढो जानुदिँदैन अब म त खै यतै वीरपाडा जयगाउँतिर गर्नुपर्छ होला खै आमा यो पालि नजानु अरे है त्यति टाढो अब खै यसो हेर्दैछु वीरपाडा कस्तो होला तिमी चाहिँ कहाँ सिलगढी जाने कहाँ तिमी चाहिँ कहाँ सिलगढी जाने

ए साइन्स पढ्नु चाहिँ धेरै पढ्ने तिमी ए म त ज्योग्राफीको लिएर पढ्छु भनेको अँ वीरपाडामा चाहिँ छ होइन ज्योग्राफीको अनर्स त्यसै त अब वीरपाडा चाहिँ गर्छु होला बेसी टाढो पनि जान दिँदैन आमा यो पालि वीरपाडा त छेउमै छ वीरपाडै गर्छु होला अब खोइ पढाइ राम्रो छैन भने चाहिँ अब आमा यो पालि त त्यति ढाढो त नजाने अरे छोरी मान्छे भनेर यतै गर्नुपर्छ होला अब अनि तिमी त्यसो भए तिमी गर्नु सिलगढीमै म यतै गर्छु नि त ल